ठिकै हो अब अहिलेको यो जेनेरेसनमा सबजना होइन प्रायः जस्तो फोनतिरै गेमहरू खेलिरहेको हुन्छ कोठातिर गुम्सेर बसेर कतिजना अब युट्युबहरू खोलेर भिडियोहरू हाल्दै गरेको हुन्छ गेमिङ आफ्नो सेट बनाएर त्यहाँदेखिको त्यही कारणले त्यही कारणले गर्दा हो अब बाहिरतिर त्यस्तो नखेलेको नानीहरू त्यहाँको अब उनीहरूले बाहिरपट्टि खेल्नु खेलकुदतिर तान्नु लागि चाहिँ मलाई चाहिँ के के गर्नुपर्छ जस्तो लाग्छ भन्दाखेरि चाहिँ एक त चाहिँ अब घरबाट पनि फोर्स गर्नुपऱ्यो यसो बाहिरतिर गएर खेल हो त्यस्तै खालके र आफूलाई नराम्रो लाग्दैभए पनि एक दुई बचन सुनाउनुपऱ्यो त्यहाँदेखि अब त्यतिकै नानीहरूलाई अब त्यस्तै खेलकुदतिर अब कोच कोचहरूतिर लगाइदिए भने जस्तै फुटबल कोचहरूतिर लगाइदिए भने त्यहाँदेखि उनीहरूले अब ना कतैबाट अब मनपर्छ कि त्यस्तो गेमहरू त्यो गेमपट्टि पनि फेरि कोचहरूले पनि तान्नुपऱ्यो अब त्यही फुटबलहरू खल्दै छ अरे एक गोल लगाए उनीहरूलाई पैसा दिएर हुन्छ कि प्राइज दिएर हुन्छ कि हो त्यस्तै खालको गर्नुपऱ्यो उनीहरूलाई पनि अब बसोस् दिमागमा चाहिँ मैले यदि गेम खेले भने चाहिँ मैले केही पनि पाउँदिन तर यहाँ खेले भने चाहिँ मैले प्राइजहरू पाउँदैछु कम से कम प्राइजहरू त पाउँदैछु हो त्यस्तो टाइपको केही हुनुपऱ्यो